बहिनी अहिले दोकानमै छौ ए अनि बहिनीको दोकानमा अहिले के के कुन कुन सब्जीहरू आएको छ हौ हजुर

हजुर हजुर

हजुर अनि इस्कुसहरू चाहिँ कसरी केजी छ हौ अहिले

हजुर

हजुर

ए हजुर ए डल्ले खेर्सानी चाहिँ मलाई चाहिएको थियो कि त

ए हजुर हजुर

हजुर

खोर्सानी चाहिँ तपाईँको डल्ले खोर्सानी चाहिँ कति महिनासम्म चाहिँ ऊ यो हुन्छ हौ बिग्रिँदैन हौ

ए हुन्छ म आउँछु नि ल हजुर हजुर हजुर हजुर ए हजुर त्यही त म आउँछु नि ल बहिनी हुन्छ हुन्छ